हलो मैले जुन सामान अर्डर गरेको थिएँ नि त्यो सामान एकदमै अलिकति घटिया रहेछ र घटिया भएकोले गर्दा मलाई मन परेन त्यसको बद्ली अझ् राम्रो त्यही सामान मलाई अझ् राम्रो छ भने पठाइदिनु सक्नुहुन्छ पठाइ दिनुहुन्छ भने म तपाईँको एकदम आभारी रहने छु किनभने यो सामान यसो दिँदाखेरि राम्रो क्वालिटीको दिनुहोस् अनि त्यसै हिसाबले म पैसा पनि त्यही हिसाबले दिनेछु यो क्वालिटी राम्रो भएन भने म फेरि बद्ली गरिदिन्छु र यसो याद गरेर गरिदिनुहोस्